मैले एक खेप फ्लिपकार्टबाट तपाईँको त्यो एउटा दाह्री काट्ने ट्रिमर मगाएको थिएँ तर त्यो सामान फ्लिपकार्टले राम्रो ल्याएन डेलिभरी राम्रो भयो तर सामानभित्र त्यो सामानभित्र तपाईँको दाह्री काट्नेको त्यो दुइटा बिलेट हुन्छ त्यो बिलेट नै मिसिङ अनि त्यसले गर्दाखेरि चाहिँ त्यो सामान लिएको नलिएको एउटै भयो अनि मलाई फ्लिपकार्टसँग चाहिँ सामान मगाउन त्यस्तो मन पर्दैन सस्तो पनि पाइन्छ तर पुरा सामान खराब आइन्छ के त्योसँग कोही कोही भन्दा पनि कोही बेला कोही बेला राम्रै आइन्छ कोही बेला त खराबै आइन्छ अनि मेरो त्यही हो त्यो दाह्री काट्ने ट्रिमर जब मगाएँ मैले फिलिप्सको राम्रो थिएन एकदमै राम्रो थिएन त्यसले गर्दाखेरि मलाई निकै साह्रो पनि पऱ्यो मैले किनभने त्यो मगाएको मलाई एमर्जेन्सीको लागि अप आपत्कालीनको लागि मगाएको थिएँ आपत्कालीन समयमा मगाएको थिएँ त्यसले गर्दा चाहिँ मलाई निकै साह्रो त्यो फिलिप्सको बियर्ड दाह्री काट्ने मेसिनमा चाहिँ मेरो एकदमै नराम्रो इक्सपिरियन्स बस्यो एकदमै साह्रो र नराम्रो एक्सपिरियन्स हो त्यो फिलिप्सको दाह्री काट्नले बस्यो त्यसले गर्दाखेरि चैँ मलाई निकै साह्रो पऱ्यो तर पनि ठिकै छ अब मैले चलाउनु पाउँदाखेरि मलाई खुसी नै लाग्यो हो मैले रिप्लेसमेन्टमा अर्को सामान मगाउनु पनि पाएँ त्यसले गर्दा निकै राम्रै भयो तर त्यो दाह्री काट्ने चै साँच्ची नै भन्छु यस्तो दुःख दियो जुन आपत्कालिन समयमा मलाई चाहिएको थियो त्यो समयमा त्यस्तो खराब दाह्री काट्ने आउँदाखेरि चाहिँ मलाई एकदमै एकदमै एकदमै असाध्यै नराम्रो लागेको थियो के तर पनि ठिकै छ अब त्यतिको दाह्री काट्नेहरू त आकै हो पठाकै हो त्यसले गर्दाखेरि राम्रै छ बहुत नराम्रो त भन्नु सकिँदैन तर पनि जस्तो मान्छेले एउटा सोचेको हुन्छ अनलाइन अर्डर दिँदाखेरि जस्तो आउँछ जस्तो चलाउँछु त्यो एउटा उत्साह हुन्छ नि त्यो दिनको त्यो दिन त्यस्तो आउँदाखेरि चाहिँ साह्रै नराम्रो हुन्छ क्या त्यसले गर्दाखेरि मैले फिलिप्सलाई पनि कम्प्लेन गरेँ मैले तपाईँको यहाँ फ्लिपकार्टमा पनि भनेँ अनि धन्न उहाँहरूले रिप्लेस त गरिदिनुभयो तर पनि अब त्यसो गर्दाखेरि मलाई निकै अ असजिलो चाहिँ पाऱ्यो अप्ठ्यारो पनि पाऱ्यो अन्त राम्रै थियो जति सक्दो मेरो अब सबै हेर्दाखेरि मलाई जब सबै सक्यो राम्रै लाग्यो